हाम्रो क्षेत्रमा एकदमै अहिले जुन चाहिँ गरिरहेको छ एकदमै लुगाहरू बनाउने कामहरू भयो धेरै चिजहरू जो सिलाइ बुनाइको पट्टि पनि छ र मैले पनि धेरैवटा कुराहरू सिकिसकेको छु गरिसकेको छु बनाइसकेको छु आफ्नो एकातिर जुन चाहिँ तत्कालहरू आउँछ त्यसबाट मैले पनि धेरैवटा लुगा कपडाहरू ढाकाहरूबाट निकालेर एकदमै होममेड बनिन्छ त्यसपट्टि पनि बनाइसकेको छु हाम्रो समान त्यता बनिने गर्छ त्यस्तो सबै सामानहरू त्यो चाहिँ लुगाहरूमा छ थुप्रै दौरा दौरा सुरुवालहरूमा नि बनिनु छ थुप्रै लुङ्गीहरू पर्दाहरू स्वेटरहरू सबै कुरो बनिन्छ ह्यान्डमेड छ एकदमै ओरिजिनल प्रोडक्टहरू सबैवटा र अरू पनि ती लुगाहरू मात्रै हैन अझै थुप्रो लुगाहरू नि बनिन्छ यहाँनेरि र चाहिँ एकदमै ओरिजिनल हुन्छ ह्यान्डमेड हुन्छ सबै आफ्नै युजमा जुन चाहिँ आफूले डेली युज निड गर्छ त्यसलाई हामीले बाहिर दोकानहरूबाट त्यसमा पनि आधी जस्तो हाम्रै एरियाबाट नै बनिसकेको हुन्छ त्यो चाहिँ एकदमै ओरिजिनल डोरीहरूबाट र एकदमै आफ्नै जुन चाहिँ पहिलोचोटि जुन चाहिँ हामीले पुर्खाहरूबाट नै सिकेर आएका हुन्छ रुखपातबाट निकालेर डोरीहरू बनाएर त्यस्तो ढाँचाहरूले बनिने गर्छ टोपीहरू भयो अनि त अरू के के कुराहरू भयो सबै कुरामा डोरीहरू पनि बनिन्छ जुन चाहिँ बाहिरपट्टि हुन्छ एकदमै प्रिन्टेडहरू टाइपको त्यस्तोखालको हुँदैन एकदमै अर्ग्यानिक हुन्छ यहाँनिर ओरिजिनल प्रोडक्ट बनिन्छ सुरुवाल पर्दा चुन्नी सबै आफूले लगाउने मफलर ह्याट्स टोपी सबै थुप्रो बनिन्छ यहाँनिर परिवर्तन पनि धेरै नै आइसकेको छ तर अहिलेको जीवनमा र मैले नि धेरैपल्ट प्रयास गरिसकेको थिएँ बनाउनको लागि एकदमै ट्राई गरिसकेको थिएँ धेरैपल्ट राम्रो रिजल्ट पनि आयो धेरैपल्ट नराम्रो रिजल्ट पनि आएको छ र त्यसैले नै प्रयास गरिराख्नुपर्छ हामीले किनेर मात्रै हैन आफूले आफ्नो हातबाट बनाएर नि आफूले लगाउनुपर्छ बनाएर एक्सपेरिएन्स पाउँछ त्यसमा हामीले सिक्नु पाउँछ धेरै कुराहरू सिकिन्छ र हाम्रो एरियातिर अझै दोकानहरू बढेर जाओस् यसरी सिउने बुन्ने सबै कुराहरू बनिँदै जाओस् भनेर म आशा गर्छु र यहाँका मान्छेहरूले अरूबेला त त्यस्तो पनि एकदमै हामीले आफ्नो हुन जान्छ ग्रो हुन्छ नयाँ नयाँ कुराहरू सिक्छ वा अब्सटेकल्स त आउँछ हाम्रो लाइफमा त्यसरी नै अब्सटेकल आउँछ धेरै कुरो हुन्छ प्रब्लम्स हुन्छ तर त्यो सिच्वेसनमा हामीले फेस गर्नुपर्छ त्यसलाई बढाउनुपर्छ सिक्नुपर्छ गर्नुपर्छ अनि मात्रै सक्सेस पाउँछ आफूले त्यसलाई सिकेर राम्रोसँगले एकदमै राम्रोसँगले अगाडि ल्याएर जानुपर्छ बढाउनुपर्छ त्यस्तो कुराहरू सबै कुराहरू भइसकेको छ अहिलेको जमानामा न्यु जेनेरेसनमा त्यसलाई हामीले अगाडि लिएर गयो भने इफ एनी चान्स के हामीलाई अवस्थाहरू खराब परिहाल्यो भने आफ्नो पैसा भएन भने अनि त सपोज्ड कुनै कि प्रब्लम आयो टेक्निकली कपडा बनिनु छोड्यो इम्पोर्ट हुनु छोड्यो एक्सपोर्ट हुनु छोड्यो आफैले सिकेको छ भने आफैलाई एक्स्प्रेस गरिसकेको छ भने त्यसलाई आफूले बनाउनु सकिन्छ कुनै नलेज छ भने त्यो कुरोको त्यसलाई अगाडि बढाउनु सक्छ हामी बनाउनु सक्छ गर्नु सक्छ भन्नु सक्छ सिकाउनु सक्छ त्यही भन्छु